अँ भाइ अब गाडी स्टार्ट गर्नुहोस् जाउँ छि छिटो छिटो पुग्नुपर्छ आमालाई हस्पिटल डक्टरलाई भेट्नुपर्छ कतिवटा टेस्टहरू दिन्छ होला हो अन्त टेस्टहरू पनि गर्नुपर्छ अरे अपुई भाइले त माक्स पनि लगाएको छैन रहेछ कस्तो माक्स लगाउनु नि भाइ छैन कस्तो छैन माक्स बोक्नुपर्दैन तपाईँहरूले यस्तो केयरलेस गऱ्यो भनेदेखि हेर्नु हामी पनि त के अरे बिमारी लिएर जाने मान्छे हो हामीलाई पनि त्यो कतिवटा बिमारीहरू सर्छ बिमारी लिएर गएको बिमारीलाई अझै बिमारीहरू थपिन्छ कस्तो यति साह्रो केयरलेस गर्नुभएको न गाडी पनि यस्तो मैला गाडीहरू पनि धोएको छैन रहेछ सिटहरू पनि धोएको छैन रहेछ सिटहरू सफा गर्नुपर्दैन सफा राख्नुपर्छ नि सिटहरू गाडीको सिटहरू गाडीहरू धोएर यति बेला अहिले कोभिडले कस्तो मान्छेहरू मरिरहेको छ कस्तो कस्तो बिमारीहरू आइरहेको छ कत्ति साह्रो घर घरमा कस्तो भइराखेको छ कस्तो यस्तो अत्याचार गरेको भाइले त त्यस्तो त गर्नुहुँदैन नि भाइ माक्स लगाउनुहोस् न माक्स किन्नुहोस् माक्स लगाउनुहोस् हात हातमा पन्जाहरू हामीले जस्तो लगाउनुहोस् कस्तो त्यस्तै त्यसै हिँडेको तपाईँ त हामीलाई लिएर जानुहुँदैछ बिमारीलाई लिएर जानुहुँदैछ अन्त बिमारीलाई लिएर जाँदाखेरि पनि यस्तो भएर हिँड्नुपर्छ अलिकति राम्रोसँगले के अरे हामीलाई पनि विश्वास होस् तपाईँहरूसँग हिँड्दैछ भनेर तपाईँहरूको गाडी लिएर जाँदैछौँ भनेर तपाईँ जस्तो एउटा ड्राइ ड्राइभर हुनुहुन्छ हाम्रो साथमा भनेर हामीले बिमारी लिएर जाँदैछु भनेर हामीलाई पनि त विश्वास हुनपऱ्यो अन्त तपाईँहरूले त यस्तो लापरवाही गरिदिनु भयो भने हामी चाहिँ के गर्नु अन्त भन्नुहोस् त किन यस्तो लापरवाही गर्नुभएको यस्तो लापरवाही नगर्नुहोस् न यस्तो राम्रो लाग्दैन